गाउँ छोडेर चाहिँ सहरमा आउँदाखेरि मलाई त्यत्ति चाहिँ राम्रो लागेन क्या हो त सहरमा चाहिँ अब मान्छेहरू आफ्नो आफ्नो घरमा सबैजना बिजी होइन अब फ्ल्याटहरूमा बस्ने मान्छेहरू त झन् घरको भित्र नै हुन्छ र बाहिरको अलिकति पनि हामी आँगनहरू देख्नु पाउँदैन जस्तो हरियोपरियोहरू देख्नु पाउँदैन गाडी घोडाको पल्युसन भिडभाड हल्लाचिल्ला त्यस्तो हुँदो रहेछ सहरहरूमा चाहिँ तर अब गाउँमा चाहिँ यति राम्रो लाग्छ कि त्यहाँनिर हरियोपरियो देख्नु पाइन्छ आफ्नै कोठेबारी हुन्छ कोठेबारीमा हामीले मन परेको सब्जीहरू उब्जाउन सक्छौँ गाउँमा चाहिँ अब गाउँको मान्छेहरू यति बिघ्न सरल सफा मनको हुन्छ उनीहरू अब कतिजना अब सम्मान गर्ने हुन्छ गाउँको मान्छेहरू र एउटा सानो गाउँमा हामी सबै घर नै दसवटै घर छ भने पनि एक अर्कालाई चिन्ने गर्छौँ तर सहरमा चाहिँ त्यस्तो हुँदैन रहेछ आफ्नो आफ्नो काममै बिजी आफ्नो आफ्नो घरमा को आयो को गयो केही थाहै नहुने र अब हावाको पनि अब पर्यावरणहरू पनि त्यति राम्रो नहुने त्यस्तो लाग्छ क्या त हो